हेलो तुलसी दिदी तपाईँलाई एउटा कुरा भनौँ भनेको थिएँ हौ होइन पर मङ्गलममा नि सेल लागिरहेको रहेछ कि मैले त गएर त्यो कुर्ती ल्याएँ होइन मलाई त एक्सएल लाग्थ्यो एउटा ल्याएँ अन्त त्यहाँनिर तपाईँहरूको साइजको झन् राम्रो राम्रो छ गएर ल्याउनुहोस् हौ अनलाइनमा भन्दा त धेरै सस्तो रहेछ नि अब अनलाइनमा त भनेको जस्तो अब सामान पनि त आउँदैन होइन आफूले चाहेको जस्तो कलर पनि आउँदैन अनि त्यहाँनिर सेल लागिरहेको रहेछ गएर हेर्नुहोस् न तपाईँहरूको साइजको राम्रो राम्रो एक्सएलहरू एक्सएल डबल एक्सएल लाग्छ होइन तपाईँलाई त्यो त झन् राम्रो छ अन्त अरू तपाईँको साथीहरूलाई पनि भन्नुहोस् न अन्त ल गएर हेर्नुहोस् न भोलितिर हुन्छ